म चाहिँ मेरो जन्मदिन चाहिँ परिवारहरूसँग भन्दा पनि साथीहरूसँग नै मनाउने गर्छु किनभने म चाहिँ अब स्कुलको लागि घरदेखि बाहिर बसेको छु होस्टेलमा बसेको कारणले गर्दाखेरि चाहिँ म चाहिँ साथीहरूसँग नै मेरो जन्मदिन मनाउँछु मेरो जन्मदिनको दिन चाहिँ साथीहरूले अब केकहरू ल्याइदिन्छ उनीहरूले केकहरू ल्याएर काटिदिन्छ मलाई सरप्राइजहरू दिन्छ र गिफ्टहरू पनि दिन्छ अन्त यदि अब विकेन्ड्समा परेको छ भने छुट्टी छ भने अब हामी घुम्नहरू जान्छौँ बाहिर कि चाहिँ अब पिक्चरहरू हेर्न जान्छौँ र मैले अब मेरो एक्सपिरियन्स बताउनुपर्दा चाहिँ गत अब दुई हजार बाइसमा चाहिँ अब मेरो साथीहरूले मलाई राम्रो अब मलाई पुरा मनपरेको थियो सरप्राइज दिएको थियो उनीहरूले अब मलाई थाह पनि थिएन सबैजनाले अब सरप्राइज प्लान गरिदिएको थियो डेकोरेसन्सहरू गरिदिएको थियो के के गिफ्ट्सहरू पनि अब राखिदिएको थियो अब मैले एक्सपेक्ट मैलै एक्सपेक्टै गरेको थिइनँ यस्तो तर उनीहरूले अब एकदमै अब डेकोरेसन्सहरू गरेर सबै साथीहरूलाई बोलाइदिएर राम्रो भएको थियो त्यो चाहिँ अब मेरो राम्रो गुड क्सपिरियन्स छ बर्थडेको